हेलो ए हजुर हजुर हजुर ए तपाईँ कस्तो खालको पोस्ट गर्नुहुने स्पिड पोस्ट छ अनि अर्को फेरि तपाईँको लाइक अलिक टाइम लाग्छ अर्को चाहिँ स्पिड पोस्टमा चाहिँ तपाईँको छिट्टै पुग्छ लाइक अब तपाईँले छिट्टै पुर्याउनुपर्ने हो छिट्टै त्यो सामान उता पुग्नुपर्ने हो भनेदेखिलाई चाहिँ अब स्पिड पोस्ट गर्नु सक्नुहुन्छ नभए अर्को चाहिँ नर्मल पोस्ट हुन्छ त्यो चाहिँ अलिक टाइम लाग्छ ए हजुर हजुर ए हजुर ए तपाईँको अब गह्रौँ सामानहरू हो भनेदेखिलाई त अब वेट गरेर पठाउँछ हो अन्त अलिक अब हल्कै हो भने त त्यस्तो बेसी लाग्दैन अनि अब अलिक धेरै छ भनेदेखिलाई तपाईँको दुई सौ तिन सौ निकै ठुलै भारी हो भनेदेखिलाई पाँच सौसम्मको लाग्छ ए ए हजुर हजुर हजुर ए हुन्छ हुन्छ अनि तपाईँ कहिले आउनुहुँदैछ त पोस्ट गर्नको लागि चाहिँ ए भोलि आउनुहुन्छ अनि तपाईँ वहाँ पोस्ट अफिसमा आउनुहोस् कि अन्त चाहिँ आएर तपाईँले के भन्छ मलाई भेट्नुहोस् न म त्यहाँ अफिसमै हुन्छु हो अन्त मेरो नाम चाहिँ रिपन्जी लेप्चा हो मलाई त्यहाँनिर रिपन्जी म्याम कहाँ हुनुहुन्छ भनेर सोध्नुहोस् न अन्त म त्यहीँ हुन्छु हो अन्त तपाईँले आएर मलाई भेट्नुहोस् न ल म तपाईँलाई सबै प्रोसेसहरू पनि भनिदिन्छु प्रोसेस त के अब त्यहाँनिर म त्यो तौलेर त्यसको त्योहरू गरेर स्ट्याम्पहरू हाल्नु सबै म गरिदिन्छु नि अन्त चाहिँ अन्त सुर्ताउनु पर्दैन दुई दिन जस्तो लाग्छ पुगिहाल्छ तपाईँले त्यहाँ कन्ट्याक्ट चाहिँ गरिराख्नु होस् उता हो अन्त चाहिँ त्यसपछि हजुर हजुर दुई दिनमा पुग्छ ए हुन्छ हुन्छ आउनुहोस् न ल भोलि हुन्छ हवस्